हाम्रो कालेम्पोङ बजारमा चाहिँ डम्बर चोकदेखि भित्र पस्नुपर्छ त्यस आइपी हो त्यहाँ चाहिँ बुढा पाकादेखि नानीहरू सबै घुम्नु ओर्नु आउँछ त्यहाँदेखि बेन्चीहरू पनि चेय सबै लगाएर राखेको छ त्यहीनिर बस्छ नानीहरू पनि खेल्छ बुढा पाका पनि घुम्छ अन्त कालिम्पोङमा चाहिँ पिक्चर चाहिँ नबेल ग्रीन थिएटर छ त्यहाँनिर त्यहाँनिर चाहिँ पैसा एक सौ रुपियाँदेखिको सुरु हुन्छ पहिला नबेलटी र कञ्चन थियो अहिले चै नबेलटी र कञ्चन बन्द भएको छ अहिले त्यहाँ चल्दैन अहिले धेरै मात्रामा चाहिँ ग्रिन थिएटारमै चल्छ टाउन हलमा चाहिँ प्रोग्राम हुन्छ टाउन हलमा चाहिँ के अरे नाटकहरू नाचगानाहरू सबै नै गर्छ त्यहाँ चै ठुलो हल छ राम्रो राम्रो प्रोग्रामहरू धरै नै हुन्छ त्यहाँनिर पैसा दुई सौदेखिको लिएर तिन सौसम्म चल्छ कोही बेला त फ्रीमा पनि देखाउँछ कोही बेला चाहिँ पैसा पनि लागिहाल्छ